हेलो हजुर को बोल्नुभएको ए ए दाजु हो ए ठिकै हुनुहुन्छ ए अनि ए के चाहिएको थियो मासुको लागि फोन गर्नु भएको थियो होला अँ

ए मेरो काटेको नै म त डल्लै डल्लै बेच्छु त ब्रोइलर लानुहुन्छ डल्लै एक सय बिस रुपियाँ गोटा अन्त खसी लानुहुने छ सय तिस रुपियाँ केजी खसीको एकदम छ एकदम यहाँ लोकल काटेको खसी ठुलो ए केको लागि घरमा केही छ ए दस किलो ए केको लागि चाहिएको तपईँलाई यो कसन् के छ घरमा केही छ समोराहरू हजुर ए ऊ यो ए हुन्छ हुन्छ एकदम यहाँ लोकल छ लोकल छ दस केजी पठाइदिन्छु कि अन्त खसी चाहिँ के गर्नुहुन्छ खसी लानुहुन्छ बोसो पनि कम्ती भएको छ खसी छ सय तिस रुपियाँ एकदम बोसो पनि कम्ती एकदम छ ऊ यो उयो पोटा पोटा लाँदा पनि हुन्छ पोटा पनि छ छ छ किलो जस्तो पोटा पनि छ पोटा राम्रो छ दाजु एकदम फ्रेस फ्रेस छ ए दस किलो उयो खसीको चाहिँ लानु हुँदैन खसीको पनि मासु छ त खसी छ सय तिस रुपियाँ छ दाजु गाउँको खसी हो एकदम मिसमास केही छैन पोटा तपईँको दुई सय तिस रुपियाँ दिइहाल्छु म हजुर ए हुन्छ वजन गरेर राखिदिन्छु नि लानु चाहिँ छिटो आउनु पर्छ फेरि गरमको जग्गा छ बिग्रिन्छ तपाईँ स्कुटर लिएएर आउनु लानु म मासु मज्जाले म हुन्छ कोही पठाइदिनु अन्त पैसा के दिएर पठाउनु हुन्छ कि गुगल पे गर्नुहुन्छ पैसा दिएर पठाउनु हुन्छ त ए हुन्छ हुन्छ पैसा दिएर पठाउनु म एकदम मजाले प्याकस्याक गरिदिन्छु कुखुरा दस केजी पोटा तिन किलो अन्त खसीको मासु कति किलो जस्तो हालिदिनु ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ दाजु हुन्छ हुन्छ दाजु हुन्छ ए हुन्छ हुन्छ दाजु त त्यसो भए ल हुन्छ हुन्छ अहिले मेरो दोकानमा अलिक भिड भयो म पठाइदिन्छु ल हुन्छ